हाम्रो नेपाली भाषा चाहिँ एकदमै अमूल्य छ र हामीले आफ्नो मातृभाषामा चाहिँ गर्व गर्नुपर्छ प्रत्येक हामी एउटा नेपाली भए पछि हामी सबैलाई आफ्नो मातृभाषा चाहिँ जान्नै पर्छ र आउनै पर्छ बोल्नै पर्छ हामी विभिन्न भाषाहरू धेरै सिकौँ बोले पनि आफ्नो मातृभाषा बिर्सिनु हुँदैन हामीले आफ्नो नानीहरूलाई इङ्ग्लिस स्कुल पढाए पनि अरू कहीँ पनि लगेर पढाए या त कुनै देश विदेश लिएर गए पनि हामीले आफ्नो मातृभाषा चाहिँ हाम्रो नानीहरूलाई सिकाउनु पर्छ र हामी आफू पनि त्यो कुरा बिर्सिनु हुँदैन हाम्रो मातृभाषा हामीलाई एकदमै गर्व हुनुपर्छ हामीलाई आफ्नो भाषामाथि र अहिले हरेक स्कुलमा इङ्ग्लिस इज फस्ट ल्याङग्वेजमै छ तर इङ्ग्लिस एउटा फस्ट ल्याङग्वेज भए तापनि हामीले नेपालीलाई चाहिँ आफ्नो आफू पनि एउटा नेपाली भएपछि हामीले आफ्नो भाषालाई याद गर्नुपर्छ र हामीले आफ्नो भाषालाई इम्पोर्टेन्स दिनु पर्छ अहिले अन्त स्कुल किनभने स्कुलहरूमा पनि इङ्ग्लिस स्कुलै होस् या त जुनै पनि उयो होस् अब स्टुडेन्ट छात्रहरू जब नेपालीहरू छ या त एउटा टिचरै एउटा नेपालीमा छ भने पनि कुनै एउटा इङ्ग्लिसमा एउटा डिफिकल्ट वर्ड छ भने पनि त्यसलाई हामीले नेपालीमा एक्सप्लेन गर्नु करै लाग्छ किनभने त्यो एउटा हामी जब स्टुडेन्ट नै नेपालीमा छ भने उनीहरूले आफ्नै भाषामा त्यो शब्दलाई सजिलोसँगले बुझ्नु सक्छ अरू शब्दमा भन्दखेरि आफ्नै ने नेपाली भाषामै त्यसलाई बुझ्नु सक्छ र त्यो कुरालाई उनीहरूले क्याप्चर पनि गर्न सक्छ र गार्जेन्सहरू पनि आफ्नो नानीहरूलाई इङ्ग्लिस स्कुल इङ्ग्लिस बोल्नु पर्छ सिक्नुपर्छ इङ्ग्लिस स्कुल बोले पछि तर आफ्नो राष्ट्रिय आफ्नो नेपाली भाषालाई पनि बिर्सिनु हुँदैन त्यसलाई त्यो पनि बोल्नै पर्छ घरमा अब स्कुलमा इङ्ग्लिस बोले तापनि घरमा आफ्नै भाषा बोल्नुपर्छ अहिले हाम्रो नेपाली भाषा पनि हामी हामी नेपालीहरू पनि धेरै अगाडि बढिसकेको छौँ हामी देश विदेशमा पनि हाम्रो नेपाली भाषाको धेरै गुणगान हुन्छ कतिजना सबैजना सिक मान्छेहरू यता कालिम्पोङ दार्जिलिङहरू घुम्नु आउँदाखेरिको नेपाली भाषा सिक्ने गर्छन् उनीहरूले सिक्नु रहर गर्छ नेपाली भाषा जब अरूले सिक्ने रहर गर्छ भने हामी आफ्नो नेपाली भाषा हामीले बिर्सिनु हुँदैन हाम्रो नेपाली भने पछि धेरैवटा जातिहरू छौँ हामी नेपालीहरू धेरै जाति छौँ तर सबै जाति भए तापनि हाम्रो एउटा बोल्ने र सबैले बुझ्ने सजिलो चाहिँ नेपाली भाषा नै हो हाम्रो धेरैवटा जाति छ धेरैवटा जातिको विभिन्न प्रकारको आफ्नो भाषा र विभिन्न प्रकारको उनीहरूको कल्चर र उनीहरूको ड्रेस आफ्नो आफ्नो छ तर हामी सबै एउटा नेपाली भनेपछि हामी सबैजना एकजुट हुने गर्छौँ नेपाली भनेपछि हामी सबै एउटै हौँ